नेपाली भाषाका केही रोचक र असामान्य शब्दहरू छन् थुप्रै छन् तर मैले अब यहाँनिर मलाई मन परेको रोचक भाषाहरू चाहिँ त्यो वाक्यांशहरू चाहिँ के भन्दाखेरि चाहिँ नाच्नु जान्दैन आँगन टेढो अब त्यसमा त्यो नाँच्नु जान्दैन आँगन टेढो भनेको चाहिँ कसैले गर्दैछ कसैले कुरा गर्दैछ त्यो कुरालाई चाहिँ उसले काटेर चाहिँ उसले भन्छ नि यसले त जान्दैन भन्छ तर उसले आफै त्यो कुरालाई जानेको हुँदैन तर उसले अरूको कुराहरू गरिरहेको हुन्छ त्यसलाई नाच्नु जान्दैन आँगन टाडो टेढो जस्तै अब हामी कहीँ जान्छौँ मज्जाले हावा सिरिरिरि हावा चलिरहेको हुन्छ त्यो हावा चलेको आफूलाई मज्जा आउँछ क्या त्यो सिरिरि हावा चलेको भन्नु पनि मज्जा आउँछ अनि थचक्क बस्नु जसरी थचक्क बस्नु भनेर अब कु कुनै उखानहरू लाउँछौँ नि कोही नानीहरू त्यहाँनिर बस भन्दा उ थचक्कै बस्छ त्यसलाई थचक्क बस्नु मुसुक्क हाँस्नु र गललल हाँस्नुमा पनि धेरै भिन्नता छ जस्तै मुसुक्क हाँस्नु भनेको अलिकति मुस्कुराएर मिट्ठो हाँसो दिनु र गललल हाँस्नु त्यो चाहिँ अट्टहास त्यो एकदमै नराम्रो हाँसो हुन्छ नि त्यो गललल हाँस्नु जुन हाँसोले चाहिँ हामीलाई के गर्छ खिसी गरिरहेको अनुभव हुन्छ जस्तै म छेउमा जाँदैछु त्यो जाँदाखेरि चाहिँ उसले मलाई देख्नुसाथ हुनु त उसले मलाई देखेर हाँसेको हुँदैन उ गललल हाँसी पठाउँछ उ के कुरामा हाँसेको हुन्छ तर मलाई चाहिँ लाग्छ उसले मलाई खिसी गरिरहेको छ हौ त्यस्तो हाँसो गललल हाँसोहरू अलिक नराम्रो लाग्छ तर यो नेपाली उखानहरूमा चाहिँ अब नेपाली भनाइहरूमा चाहिँ यो शब्दहरू चाहिँ अझै अझै मिठो लाग्छ मलाई चाहिँ